काममा गरेको गल्ती भन्नु पर्दाखेरि चाहिँ अब त्यसलाई कामै त भन्नु हुँदैन कामै भन्दा नि अब जब चाहिँ होइन जब म एमफिल गर्दै थिएँ एमफिल सकेर पिछाडि फाइनल जुन भाइभा हुन्छ त्यो भाइभामा गरेको गल्ती भनैँ त्यसलाई गल्ती चाहिँ मलाई अहिलेसम्म सम्झना छ विशेष गरेर मैले त्यसदिन चाहिँ सरहरूले अर्थात गुरूहरूले सोध्नुभएका कुनै पनि प्रश्नको उत्तर चाहिँ मैले भने जस्तो दिन सकिनँ त्यो चाहिँ मलाई अहिले पनि खेद लाग्छ आफैलाई त्यसबेला अब मलाई सरहरूले यति साह्रो गल्ती मतलब यति साह्रो गाली गर्नुभयो त्यति मात्रै होइन अब मैले त्यो भाइभाको दिन गएको बेलामा चाहिँ आफुले एउटा पेन पनि लगेर गएन रहेछु होइन त्यतिबेला मलाई एकजना सरले भन्नुभयो तिमी शिवमन्दिरमा सब्जी किन्न गएको पनि भन्नुभयो होइन अर्को सरले चाहिँ स्यालको सिकार गर्दाखेरि बाघको हतियार बोकेर जानुपर्छ तिमीले यस्तो कुराहरू कसरी बिर्सिन सक्यौ यो तिम्रो परीक्षा हो परीक्षामा यसरी आउनहुन्छ तिमीले किन यसरी दिल्लगी गरेको भनेर भन्नुभयो मलाई त्यो भाइभा अहिले पनि सम्झिदाँखेरि चाहिँ अब गिल्टी फिल हुन्छ अब इङ्ग्लिसमा भन्नु हो भने चाहिँ होइन अन्त आफैले गरेको कामको अब त्यतिबेला मैले मनबाहादुर मुखियाको मनबाहादुर मुखियाका नाटकहरूको म नाटकहरूमा द्वन्द भन्दा चाहिँ मैले एमफिलको डिसर्टेसन गरेको थिएँ अब मलाई थाहा छ मैले जतिसक्दो सिन्सियर भएरै गरेँ तर पनि त्यो समय कस्तो थियो अब मेरो त्यो भएर अब मैले कुनैपनि प्रश्नको उत्तर दिन सकिनँ राम्रोसँगले मलाई अहिले पनि थाहा छ अनि मैले त्यसलाई चाहिँ त्यतिबेला मैले आफूलाई कसरी सम्हाले भन्दाखेरि चाहिँ अब मैले यस्तो सोचेँ ठिकै छ मैले आज क्वेसन सरहरूले सोध्नुभएको प्रश्नको उत्तर दिन सकिनँ त के भयो पास त मैले गरेको नै हो भनेर म भित्रबाट त्यो मेरो भित्रको मान्छेले चाहिँ मलाई सहयोग दिइरहेको थियो होइन अनि मैले यति चाहिँ सोचेँ शायद सरहरूले मलाई ममाथि कुना आशा गर्नुभएको थियो त्यही भएर सरहरूले मलाई कडा कडा क्वेसनहरू सोध्नुभयो भनिन्छ नि अब त्यो ढुङ्गा निचोऱ्यो भने त रस आउँदैन नि त अनि रसको लागि त अब निबु निचोर्नु पऱ्यो सुन्तला निचोर्नु पऱ्यो नि जुन कुरोमा रस छ त्यस्तै मैले सोचेँ आफूलाई शायद म भित्र एउटा त्यो खुबी छ अनि सरहरूले त्यसलाई निकाल्न चाहनु भएको थियो तर भएन सरहरूले मलाई त्यो निकाल्न सक्नुभएन अनि सरहरूले ममाथि त्यो एउटा एक्सपेक्टेसन गर्नुभएको थियो अनि यसरी एक्सपेक्टेसन गरेको एउटा विद्यार्थीले एउटा शोधार्थीले पनि यस्तो गल्ती गर्छ भनेर शायद सरले सोच्नुभएको थिएन होला त्यही भएर पनि अब त्यो कामलाई चाहिँ म अहिले पनि सम्झिन्छु त्यो समयलाई चाहिँ तर मैले त्यहाँबाट चाहिँ ठुलो शिक्षा लिएँ होइन त्यहाँबाट पिछाडि अब मैले त्यस्तो गल्ती अब म जीवनमा कहिले पनि दोहोऱ्याउदिन भन्ने हिसाबले मैले हरेक कदमहरू त्यसरी पढाई क्षेत्रमा त्यसरी अघि बढदै गएँ अहिले अब अब के भन्नु अब सक्सेस पनि भएँ त्यस्तो इन्टरभ्यूहरू पनि बसेँ पछाडि अब सर्भिस पनि भयो तर पनि म चाहिँ यसो भन्छु मलाई अहिले चाहिँ के लाग्छ भने काम अर्थात कुनै पनि कुरो गर्ने तरिका भनेको चाहिँ मान्छेले मेहनतले स्टेप बाई स्टेप सिक्नुपर्छ अनि त्यो सिक्नको लागि पनि फेरि ठुला ठुला विद्वानहरूबाट महापुरूषकोबाट मात्रै सिक्नुपर्छ भन्ने छैन होइन ज्ञान भन्ने कुरा मभन्दा सानोबाट पनि मैले सिक्नुपर्छ अनि मैले मभन्दा सानोलाई पनि सिकाउनु पर्छ र ठुलोलाई पनि सिकाउनु पर्छ मान्छेकोमा यो अहम् भन्ने कुरो चाहिँ सायद हुनुहुँदैन मलाई लाग्छ अहिले चाहिँ किनभने यो सानो मभन्दा कम्ती पढेका कुरालाई म कहाँ ध्यान दिन्छु भन्ने गर्नु हुँदैन होइन अब कति कुराहरू अहिले हामीभन्दा एडभान्स नानीहरू अघाडि आइसकेका छन् होइन उहाँहरूलाई कति कुरा थाहा हुन्छ अब टेक्नोलोजीको कुराहरू भयो होइन विज्ञानका कुराहरू भयो अब हामी कति कुरामा अलिक पछि छौँ त्यो कुरोलाई हामीले एक्सेप्ट गर्नुपर्छ यसरी नै चाहिँ अब मैले त्यो समयमा आफूलाई सम्हाल्दै सम्हाल्दै ल्याएँ अनि अहिले अब म हुन त गल्ती अहिले पनि हुँदैन होइन हुन्छ नि मान्छे हो होइन भगवान होइन अब गल्ती त गीतै छ नि गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला भने जस्तै होस हराएर त गल्ती गरेको होइन त्यो शायद मेरो त्यो त्यो समयको शायद के भन्नु अब मैले अलिकति केयरलेस गरेको हुन सक्छ ए आफैले गरेको काम त हे नि म भनीहाल्छु नि जस्तो क्वेसन सोधे पनि भन्ने शायद म भित्र अहम थियो होला तर त्यो दिनदेखि चाहिँ मैले मेरो अहमलाई चाहिँ मेरै अघाडि टुटेको क्या नष्ट भएको देखेँ त्यो दिनदेखि चाहिँ मैले आफैलाई सम्हालेर ल्याएँ आज यहाँ अब म छु अहिले ती जो जो सरहरू हुनुहुन्थ्यो उहाँहरूले अहिले पनि मलाई माया गर्नुहुन्छ गाइड गर्नुहुन्छ अनि जहिले पनि म चाहिँ ती मान्छेलाई यसो भन्छु अफूले गरेको कामबाट अर्थात आफूले गरेको गल्तीबाट शिक्षा लिनुपर्छ मान्छेले अनि खासमा चाहिँ मलाई एकजना मान्छेको भनाइ अहिले पनि थाहा छ के तर त्यो मान्छे टक्कै थाहा भएन कि जस्तै त्यो मान्छेको नाम थाहा भएन के भनेको छ भन्दाखेरि अनुभव अर्थात शिक्षा लिनु भनेको चाहिँ ज्ञानी मान्छेको चाहिँ कर्तव्य अरे क्या तर त्यो अनुभव चाहिँ आफैले बिगारेको कामबाट मात्रै होइन नि अरूले बिगारेको कामहरू देखेर पनि आफूले अनुभव अर्थात शिक्षा लिनु सक्नुपर्छ अर्थात त्यो चाहिँ ज्ञानी मान्छेको कर्तव्य हो भनेर चाहिँ म आफूले त्यसरी म त्यसरी लिन्छु होइन भन्नुको मतलब चाहिँ यो होइन म ज्ञानी हो भनेको चाहिँ होइन हरेक मान्छेले त्यसो गर्नुपर्ने रहेछ जीवनमा सानो सानो भूलबाट चाहिँ अब आफूले शिक्षा लिनु पऱ्यो अब होइन त्यो कुरोलाई सच्याएर जानुपऱ्यो त्यसो गर्दाखेरि चाहिँ जीवनमा अब त्यहाँबाट चाहिँ जीवनमा सफलता भन्ने बिस्तारी बिस्तारी भरिँदै जान्छ अब हरेक कुनैपनि त्यो सफल भएको व्यक्तिहरूको इतिहास हामीले हेऱ्यौँ भने एकैपल्टमा सफल भएकाहरू कोही पनि छैन अब्दुल कलामहरूको इतिहासहरू पढ्यो भने गान्धीको इतिहासहरू पढ्यो भने गौतम बुद्धकै इतिहास पढ्यो भने अब उसलाई कतिले के भन्छ घरबाट बुढा नानी बुढी छोडेर गएको मान्छे पनि कहिले त्यस्तो बुद्ध हुन्छ भनेर भन्छ होइन तर त्यो होइन नि त्यो प्रकारले सोच्यो भने त्यस्तै हुन्छ अब अर्कै प्रकारले सोचे पनि हुन्छ नि हरेक पल्टको भूलबाट मान्छेले आफूलाई सुधार्नु अर्थात आफूलाई त्यहाँबाट सम्हालेर अघाडि कसरी बढाउने जीवनलाई अझै कसरी त्यो लक्ष्यको लक्ष्यतिर अघि बढने भन्ने कुरो चाहिँ ठुलो कुरो हो वास्तवमा मलाई त्यस्तो लाग्छ